हेलो बहिनी ए म गङ्गा दिदी बोलेको कि सबै म तपाईँमा माछा आएको छ है ताजा फ्रेस छ माछा ए हुन्छ अन्त कसरी छ होला हौ है किलोको कुन कुन माछा छ होला हौ है हजुर ए हुन्छ त्यो रुईहरू चाहिँ कसरी किलो होला हौ है रुई रुई हजुर ए ए हुन्छ त्यो के हरे रुई माछा चैँ मलाई नि एक किलो राखिदिनोस् न ल भरेतिर आउँछु म ल दोकान कति बेलासम्म खुल्ला हुन्छ ए हजुर हजुर ए हुन्छ हुन्छ एक किलो राखिराख्दिनोस् न त ल भरे आउँछु म ल अहिले त्यति मात्रै हौ बहिनी एक किलो मात्रै चाहियो हुन्छ अरूहरू पनि छ होइन अहिले त्यति मात्रै लाने हौ भोलि पर्सीतिर लैजाउँला नि

एक किलो एक किलो राखिदिनु नि

हुन्छ हुन्छ हुन्छ